बिहेमा हामीले बेहुलीलाई सुन चाँदी गहनाहरू र पाहुनाहरू जति पनि आउनुहुन्छ उनीहरूले चाहिँ गोद्रेज सोकेस काँसको भाँडाहरू साथै इत्यादि यस्तो लुगा बाइक कसै अब अलिक धनी छ भने उयो हुनेहरूले गोद्रेज टिभी बाइक गाडीहरू पनि दिन्छ कसैले घरै पनि दिन्छ तर हाम्रो समाजमा चाहिँ दाइजोको सिस्टम छैन र यही भएर र आफ्नै खुसीले दिन्छ र त्यही भएर है हाम्रो समाजमा चाहिँ यही सुन चाँदी त्यही सोकेस गोद्रेज काँसको भाँडाहरू त्यस्तै दिने गर्छ त्यस्तै दिने गर्छ